हाम्रो गाउँको केटाहरूले चाहिँ सबै काम गर्छ कुल्ली कामहरू पनि गर्छ मिस्त्री कामहरू पनि गर्छ दोकानतिर पनि काम गर्छ होलसेल दोकानतिर पनि अनि गाडी पनि कुदाउँछ लुगा दोकानतिर पनि काम गर्छ घरमा खानाहरू पनि पकाउँछ भाँडाहरू पनि धुन्छ कन्ट्र्याकहरू पनि गर्छ